हेलो ए आन्टी म नम्रता बोलेको

ए तपाईँकोमा सब्जीहरू के के एभाइलेबल छ ए फुलकोपीको चाहिँ कति छ भाउ अहिले

तिस रुपियाँ ए हेर्नुहोस् न यहाँ त गेस्टहरू आउँदैछ कि पुरा अनि चाहिएको थियो हौ मलाई अनि त्यो अर्को दोकानमा त पुरा महँगो गर्दो रहेछ नि त है ए सुन्नु लेख्नुहोस् न म भन्छु कि सब्जीहरू लेख्नुहोस् ल पाँच पाँच किलो आलु टमटर कसरी छ बिस रुपियाँ टमाटर तिन किलो छानिदिइ राख्नुहुन्छ तपाईँ ए सुन्नुहोस् न अस्ति एकपल्ट लगेको त राम्रो टमाटरै रहेन रहेछ कि अन्त योपालि चाहिँ अलिक राम्रो पाक्ने खालको हालिदिनुहोस् न ल अस्ति लगेको थिएँ कि भित्र भित्र काँचो काँचै रहेछ पाक्दै पाकेन

हुन्छ के भन्छ अन्त लसुन पनि ए लसुन लसुन पनि लेखिदिनुनुहोस् न एक पावाको कति हो

ए एक पावा लसुनको कति हो

ए सुन्नुहोस् न के भन्छ लसुन पनि हालिदिनुहोस् ल ए पनिर पनिर छ पनिर पनिर पनि दुई सय रुपियाँको हालिदिनुहोस् न हजुर अ अ अन्त पनिर दुई सयको हो ए हरियो मटर छ हरियो मटर अँ हरियो मटर आधा केजी

ए अनि खोर्सानीहरू पनि खोर्सानी हालिदिनुहोस् न खोर्सानी खोर्सानी बिस रुपियाँको हालिदिनु न अरू त ए कालो दाल छ कालो दाल

कालो दाल छ कालो दाल पनि हालिदिनुहोस् न एक केजी ए हुन्छ हुन्छ हुन्छ